म वागवानीमा मेरो एकदमै रुचि छ र वागवानीमा म प्रायः नै एक दिनमा एक घन्टा वा दुई घन्टाको समय दिइरहेको हुन्छु र वागवानीमा मेरो परिवारमा मेरो श्रीमतीले पनि मलाई साथ दिन्छ र फुलहरू रोप्नका निम्ति र सघाउ गर्नका निम्ति वागवानीमा काम सगाउनका निम्ति एकदमै रुचि देखाएर मेरो सिरी श्रीमतीले भाग लिन्छन्